हजुर भन्नुहोस् न एकदम म राम्रै छु अनि हजुर अनि हजुरको डिनरहरू भयो ए हजुर हजुर ए ए अनि भन्नुहोस् हजुर हाम्रो यता लोकल डिसहरू त अभाइलेबलै छ ढेडो सिस्नोहरू भयो होइन यता गुन्द्रुकहरू किमेना के के अरे त्यो किनेमाहरू भयो सुकुटीहरू भयो अनि त्यस्तोहरू एभाइलेबलै छ यसो खानु मन लाग्यो भने हजुर हजुर हजुर हजुर

अनि आउनुहोस् न त अन्त आउनु होस् न अन्त यहाँ मजाले दुईजना बसेर होइन यसो ढेडो सिस्नो गुन्द्रुकको अचारहरू होइन किनेमाको झोलहरू सिद्राको अचारहरू बनाएर मजाले बसेर खाईदिउँ न अनि दुई भाई एक रात होइन यसो बस्दै आउनुहोस् तपाईँ पनि यता हाम्रोतिर कसरी बनाउँदो रहेछ हाम्रो त्यो गुन्द्रुकहरू त्यो पनि हेरी राख्नुहोस् हजुर हजुर हजुर हजुर हजुर हुन्छ त्यही त मैले पनि हिजै नै यता कोदो पिसीरहेको थिएँ की ढेडो खानुको लागि अनि अब तपाईँ पनि आउनुहुँदो रहेछ है यता मजाले आउनोस् एकरात बस्नेगरी होइन अनि मजाले ढेडो म मलेर दुईजना यसो गुन्द्रुकको अचार सिद्राको अचारहरूसँग मजाले खाइदिउँ बसेर दुई भाइ ए हुन्छ हुन्छ ए हुन्छ हुन्छ हुन्छ